मेरो परिवारमा चाहिँ खानाहरू त प्रायः सबै नै मन पराउँछ सबैले नै मन पराउँछ तर स्पेसियल अब मेरो पतिदेवले चाहिँ जस्तो कि बेसी प्रायः चाहिँ नन् भेज उहाँलाई चाहिँ बेसी नन् भेज मन पर्छ चिकन माछा है मटन बेसी त उसले मटन रूचाउँछ खानु मटन रूचाउँछ तर अब अलिक ऊ हेल्थको उयसले गर्दाखेरि चाहिँ मटन चाहिँ खाँदैनौँ तर प्रायः चाहिँ उसलाई नन् भेजै नन् भेज चामल दाल होइन त्यसमा सब्जी दही त्यस्तोहरू अनि म म पनि उसलाई त्यस्तै टाइपको नै पकाएर उनीहरूलाई खुवाउँछु अन्त त्यही मन पराउँछ उहाँहरूले